हामीले ढाड दुःख्ने समस्याहरू घरमा बसेर पनि निको पार्न सक्छौँ जस्तै कम्मरमा पटुकी हरू बेरेर बेलुका तातो पानी नुनहरूले सेकेर र प्रायः हामीले केही कामहरू गर्दा घोप्टिएर गर गर्नु हुँदैन त्यो घोप्टिएको कारणले गर्दा हाम्रो ढाडहरू दुःख्ने समस्या हरू हुन्छ र त्यसलाई निको पार्न पनि घरेलु ले नै गर्नु सक्छ जस्तै मैले फस्टमा भनिहालेँ पटुकी कसेर नुन पानी तातो नुन पानी लगाएर सेकेर अनि मसाजहरू गरी घरमा निको पार्न सक्छौँ त्यसलाई र हामीले कामहरू गर्दा उभिएर कि त सिधा बसेर गर्नु पर्छ लेख्नु पढ्नु अनि ढाडहरू सिधा राख्नु पर्छ नत्र घोप्ट्यो भने ढाडको समस्या सुरु हुन्छ र त्यसलाई निको पार्नु पनि घरमा बसेर सकिन्छ अनि त्यति नै